भारतको धेरै व्यापारीहरूमा चाहिँ म मुकेश अम्बानीलाई चिन्छु किनभने उहाँले चाहिँ हामीलाई नेटवर्क दियो जियो नेटवर्क उसको आफ्नै कम्पनी हो र जियो नेट नेटवर्क चाहिँ एकदमै राम्रो चल्छ किनकि हाम्रो यो गाउँमा पनि जियो नेटवर्क छ र एकदम फास्ट चल्छ एकदमै राम्रो छ हैन र ऊ उहाँ कत्रो अब करोडपति हो नि अब कहिले कहिले त यस्तो सोच्दा पनि मलाई उसको छोरासँग बिहा गरूँ जस्तो लाग्छ तर अब हुँदैन किनभन्दा उसको अलरेडी मगनी भइसकेको छ र मलाई बितेको केही वर्षमा चाहिँ अहिले हाम्रो यो के रे गाउँघरमा सहरमा त पहिलादेखिनै डेभ्लोपै थियो अलि अलि भए पनि तर हाम्रो यो गाउँघरमा चाहिँ त्यस्तो डेभ्लोप थिएन फोनहरू पनि एकदमै थिएन तर अहिले चाहिँ फोनहरू पनि धेरै मात्रामा मात्रामा हैन सबैकै घरमा नै फोन हुन्छ सबको घरमा नै फोन हुन्छ सो हामी सबै हेर्नुपाउँछ अब कहाँ बाढ आयो जस्तो कि सिक्किममा बाढ आएको थियो हामीले हेर्नु पायो त्यो फोनमै हेर्नु पायो अब फोनमा नभएको भए हामी हेर्नु पाउने थिएन हैन सबै न्युज अब जे पनि छ जे पनि हामी फोनमा हेर्नु पाउँछ हैन फोन पनि एउटा हाम्रो नयाँ परिवर्तन नै हो मेरो चाहिँ यही सोचाइ छ किनकि फोन पनि एउटा फोन भयो टिभी भयो त्यो सब एउटा नयाँ नयाँ नै परिवर्तन हो अनि बाटो बाटो चाहिँ एकदमै राम्रो छ अहिले पहिला त्यस्तो कस्तो कच्चा रोड अहिले सबै पक्का रोड बनिसकेको छ सबैतिर नै मलाई चाहिँ साह्रै राम्रो लाग्यो रो रोडहरू अनि त अहिले करेन्ट पनि करेन्टमा पनि परिवर्तन छ करेन्टमा पनि अहिले नयाँ नयाँ तारहरू पहिला त हुकिङ सिस्टम थियो अहिले त्यो हुकिङ सिस्टमहरू नि सबै बन्द गरिसकेको छ यही हो हाम्रो परिवर्तन गाउँको चाहिँ